अब जिल्लामा दा कालिम्पोङ्ग जिल्लामा मुख्य कृषि उत्पादन भनेको चाहिँ धान हो है मान्छेले अब धानलाई चाहिँ अब धेरै नै अब मुख्य इम्पोर्टेन्स दिएको छ अनि त्यसमध्ये अब सब्जी सब्जी रोप्ने सब्जीमा भयो इसकुस फर्सी डल्ले खुर्सानीहरू यो सबै पनि मान्छेले अब उत्पादन गर्दैछ गर्दछ अनि अहिले अहिले चाहिँ मान्छेहरूले चाहिँ अब फुलमा पनि धेरै ध्यान दिएको छ फुलपनि अब राम्रो उत्पादन गरेर राम्रो बेच बिखन हुन्छ त्यही कारणले चाहिँ फुलमा पनि इम्पोर्टेन्स दिएको छ र अहिले मुख्य कृषि उत्पादन चाहिँ धान हो अब मान्छेले धानलाई चाहिँ धानलाई चाहिँ इम्पोर्टेन्स दिएको छ